कि दोकान कि यो रासनको दोकान हो अन्त सब्जीको दोकान पुरा चल्छ हो किन यो पुरा मान्छे आउँछ हो पाहाडतिरको मान्छे यो सिलगढीको सबै केटा केटा गाडी आएर रोक्छ हो अन्त उसको चलते पुरा दोकान चल्छ पुरा सफल हुँदैछ अनि मिना दोकानमा मिना बजार मिना अथीमा वहाँ पुरा दोकान छ कि अन्त होटल छ वहाँ होटल पुरा चल्छ वहाँको मान्छे आएर यहाँबाट सबै सामान लिन्छ हो अन्त वहीँको चलते पुरा आलु पियाज दाल दलहन सब पुरा चल्छ अन्त उयो कि आय फिर बढन्ती हुनेछ